कालिम्पोङमा चाहिँ एकदम एडुकेसन चाहिँ प्रशस्त छ हो अब ठाउँ ठाउँमा अब स्कुल छ पाठशाला छ अब जहाँ चाहिँ अब धेरै प्रकारको अब एडुकेसन्सहरू दिनु दिन्छ हो यहाँको फेमस स्कुलहरू चाहिँ हाम्रै सप्त श्री ज्ञानपिठ छ रकभेल भयो तिनीहरू चाहिँ डल्लै प्राइभेट डक्टर ग्राम्स् होम्सहरू कन्भेन्ट एसएसहरू भयो अन्त गभर्मेन्ट स्कुलहरू पनि छ अब धेरै एकदम फेमस खालको यहीँ कुम्दिनी एसयुएमआई गर्ल्स हाई स्कुल फिलोमिनाहरू भयो त्यस्तै धेरै छ यहाँ कुम्दिनी यहाँको स्कुलहरू कुम्दिनी एकदम पढाइमा मात्रै होइन तर चाहिँ अब एकदम खेलकुदहरूतिर पनि राम्रो छ अब पुरा नाम कमाएको छ स्कुलबाट कतिवटा मेडलस् गोल्ड मेडलहरू जितेर यहाँ मेला ग्राउन्डमा पनि धेरै के के इभेन्टहरू अर्गनाइज भइरहेको हुन्छ रिलेटेड स्पोर्ट्सहरू अन्त त्यही अब डिफ्रेन्ट अब अर्को भिन्नै भिन्नै स्कुलहरूले अब पार्टिसिपेट गरिरहेको हुन्छ यहाँ अन्त त्यही भएर एडुकेसनमा पनि राम्रो छ कति यहीँ डिस्ट्रिक्ट टपर भयो कालिम्पोङबाट फिलोमिनाको स्कुलबाट माध्यमिक माध्यमिक होइन एचएस दिने त यहीँबाट टप भयो अन्त यसरी नै आइसिएससीहरू टपर भइरहेको छ एसएसबाट त्यसरी यता चाहिँ एडुकेसन चाहिँ एकदम दाम्मी छ यता चाहिँ केही कम्पेल्नहरू छैन एडुकेसन्सको बारेमा चाहिँ एकदम राम्रो छ यहाँको एडुकेसन सिस्टम चाहिँ